मलाई लाग्छ केटाकेटीहरूलाई विद्यालयमा ऋण र फिर्ताको बारेमा ध्यान दिएर सिकाउनु आवश्यक छ जस्तो लाग्छ किनभने विद्यालयमा यी कुराहरूमा पढाउने गरिँदैन अनि मलाई लाग्छ नानीहरू कुनै पनि नयाँ विषयमा स्कुलमा नै ज्ञान तथा ज्ञान पाउनु तथा जानकारी पाउनु नानीहरूको लागि लाभकारी हुनेछ